ट्रेकिङको बारेमा त्यस्तो मलाई केही खास आइडिया भने त छैन तर अब गाउँको दाजुहरू चाहिँ गइबस्नुहुन्छ ट्रेकिङहरू अगाडि फेरि त्रिवेणीहरूतिर तर मलाई पनि पुरा इच्छा चाहिँ लागिरहेछ ट्रेकिङ जाने अन्त त्यो ट्रेकिङमा चाहिँ अब खै केटीहरूको ग्रुप नै मिल्दैन सायद केटीहरू अब अब मिल्यो भने नि जानु दिँदैन होला हामीलाई त तर अब मलाई जानु चाहिँ पुरा इच्छा छ हो मिल्यो भने चाहिँ जाने हो राम्रो जग्गै जाने हो ट्रेकिङको लागि बल्लबल्लै चान्स पाएको बेलामा यस्तै तर अहिले चाहिँ सायद ट्रेक ट्रेकिङ जाने धेरै त्यस्तो केही ग्रुपै छैन केटीहरूको खा अब फ्युचरमा हेरौँ